यो फ्लिपकार्डबाट एउटा सामान मगाएको थिएँ एउटा फुल तर त्यसको प्याकेजिङको कारणले एकदम बिग्रेर आएछ एकदम मनपरेन मलाई यो चाहिँ हेर्दा त दामी थियो दामी देखेको थिएँ मैले तर आउँदा कस्तो नराम्रो आएछ मलाई त एकदम मनपरेन यो प्याकेजिङ एकदम मनपरेन तपाईँहरूको योपालि चाहिँ पहिला पहिला पनि मगाउँथेँ तर कहिले यस्तो भएको थिएन योपालि चाहिँ मलाई मनपरेन यो पुन यो सामान यो मेरो सामान चाहिँ फिर्ता गरिदिनु होस् अबदेखि म कहिले पनि मगाउँदिनँ मलाई एकदम मनपरेन यो तपाईँहरूको प्याकेजिङ चाहिँ